हालैमा मलाई रोचक लागेको समचार भनेको हो एसियन गेम्स टु थाउजन्ड टुवेन्टी थ्री फुटबल हो र फुटबल खेल्न मलाई धेरै नै मनपर्छ र त्यसै कारणले गर्दा यो समाचार मेरो ला मेरो निम्ति धेरै नै रोचक थियो र यो फुटबल म्याच इन्डिया र बङ्ग्लादेशमाझ भएको थियो र इन्डियाले बङ्ग्लादेशलाई एक गोलले जिते र इन्डियाले बङ्ग्लादेशलाई एक गोल एक गोलले हराए र बङ्ग्लादेशले पनि गोल हाल्नमा असमर्थ भए र भारत टिमको सुनिल छेत्रीले एक गोल हालेर इन्डियालाई विजयी बनाए र यो म्याच हेर्नमा धेरै रोचक थिए र यो समाचार सुन्नमा पनि धेरै नै रोचक थियो